मलाई हालैमा घटना वा समाचार बारेमा रोचक लागेको चाहिँ हाम्रो चन्द्रयान थ्री जुन चाहिँ चाहिँ भारतको इस्रोले लन्च गरेको थियो है त्यसमा एकदमै रोचक लाग्छ है जुन चाहिँ जुन चन्द्रयान थ्री चाहिँ हाम्रो जुनमा गएर जुनको साउथ पोलमा ल्यान्ड गरेको थियो है जुन चाहिँ चाहिँ ठुलो ठुलो डेप्लप भएको देशहरूले पनि गर्नु सकेको थिएन अनि जुन ल्यान्ड भयो त्यसको नाम चाहिँ विक्रम ल्यान्डर थियो जुन चाहिँ पोइन्टमा ल्यान्ड भयो है हाम्रो पिएम मोदीले चाहिँ हाम्रो त्यो पोइन्टलाई चाहिँ शिवशक्ति भनेर अनाउन्स गर्नु भएको थियो है अनि चन्द्रयान थ्री चाहिँ हाम्रो अगस्त तेइसमा लन्च भएको थियो जुन चाहिँ चाहिँ एकदम सफल भएर गयो है त्यसभन्दा अगडि चाहिँ हाम्रो चन्द्रयान टु जुन चाहिँ चाहिँ फेल भएको थियो त्यसलाई चै हाम्रो चन्द्रयान थ्रीले चाहिँ रिप्लेस गरेर गयो है त्यो चाहिँ मलाई धेरै नै राम्रो र अनि रोचक लाग्छ अनि मलाई हाम भारतीय हुनुमा चाहिँ धेरै गर्वित लाग्छ